हेलो ए तपाईँकोमा मैले खाना अर्डर गरौँ भनेको थिएँ कि हेलो हुन्छ होला आज बाह्र बजीको लागि हजुर यो पैँयु अप्पर अप्पर सोह्र माइलमा हजुर डिस् डिस् चाहिँ के के होला हजुर त्यो चाउमिनहरू छ होला हजुर फिस राइस हजुर फिस राइस चाहिँ पाँच पाँचजना जस्तोको लागि चाहिँ बनाइदिनु होस् हो अनि चिकन राइस चाहिँ तिनजना जस्तोको लागि बनाइदिनु होस् हजुर सलादहरू चाहिँ होइन जुसहरू चाहिँ एड गरिदिनु होस् हो अनि अरू अरू त्यही त्यति हजुर मेरो नाम चाहिँ दावा छिरिङ तामाङ हजुर मेरो नम्बर यही यही नम्बरमा गरिदिनु होस् हो हजुर लेख्नुहोस् त कालिम्पोङ अप्पर अप्पर सोह्र माइल

पिनकोड नम्बर कालिम्पोङकै पिनकोड नम्बर हजुर त्यही लेख्नुहोस् हजुर चिकन राइस तिनजनालाई हो अनि फिस राइस चाहिँ पाँचजनालाई पाँचजना हजुर कोकहरू के के छ सबै हुन्छ